भारतको धेरै व्यापारिक उद्योगपतिहरू मध्ये मुकेस अम्बानी यस्ता एक यस्ता यस्तो व्यक्ति हुन् जो चाहिँ विश्वभरिमै नै नम्बर एकमा आउनु हुन्छ उहाँको रिलायन्स टेलिकम इन्डस्ट्री है अनि क्लोदिङ ब्रान्ड्सहरू भयो यस्तो धेरै थुप्रै कम्पनीजहरू छ त्यो मध्ये उहाँको एउटा टेलिकम मा जस्तै उहाँले एउटा जियो रिलायन्सबाट एउटा जियो कम्पनी खोलेर चाहिँ अहिले चाहिँ एकदमै यसले चाहिँ नेट वर्किङ साइट्सहरूमा चाहिँ एकदमै राम्रो कामहरू गरिरहेको छ है मान्छेले पहिला कम्ती मूल्यमा नै आफ्नो धेरै कामहरू गरिरहेको थियो अनि रिलाइन्सको यो जियोले गर्दा फेरि धेरै कम्युनिकेन्सहरूमा धेरै राम्रो कामहरू भएको थियो अनि त्योद्वारा डाटाहरू सबै कलेक्सन्सहरू गर्नु पर्ने सजिलो अनि इजी कामहरू थियो त्यसले गर्दा मुकेस अम्बानी भारतको एक प्रसिद्ध भारतको मात्रै नभएर देशभरिको नै एक सफल व्यक्ति हुन् अनि त्यो मध्ये अहिले भर्खरै मात्रै मुकेस अम्बनीले आफ्नो कल्चरल ईभेन्टको लागि मुम्बईमा एउटा ठुलो मुकेस अम्बानी कल्चरल हेरिटेज पनि ओपेनिङ् गरिएको थियो है त्यसमा विश्वभरिबाट धेरै गण्यमान्य व्यक्तिहरूलाई बोलाएर त्यसको उद्घाटन गरेको थियो जोद्वारा चाहिँ भारतमा भएको सम्पूर्ण ए कल्चरल कुरोहरूलाई चाहिँ फेरि संरक्षण गरेर राख्ने कुराहरू गरेको थियो त्यो चाहिँ अब एकदमै यहाँ राम्रो भएको थियो